चराहरूलाई आफ्नो आँगन वा बगैँचामा आकर्षित गर्नुको लागि सबैभन्दा बेसी चाहिँ रसिलो रस आउने अथवा गेडागुडी फल्ने रूखहरू फुलहरू रोप्नु पर्छ जसको कारणले गर्दा चाहिँ कतिपय चराहरू रस चुस्ने हुन्छ त्यो रस चुस्नका निम्ति आउँछ गेडा गुडी खानेहरू गेडा गुडी खान आउँछन् अनि चराहरूको लागि म अन्न पानी आफ्नो घरको आँगनमा छतमा राख्ने गर्दछु